मलाई घरमा पाल्ने पशुहरू मध्ये यो कुकुर मनपर्छ अनि घरमा पालेको पनि छु मेरो घरमा दुईवटा कुकुरहरू छ कस्तो सुबानीको कुकुरहरू छ यिनीहरूलाई अब कोही मान्छे आउँदा पनि परैबाट तिनीहरूले भुकेर एउटा कलिङ बेल जस्तो हामीलाई सूचना दिन्छ नभए नराम्रो कुरोहरू केही आयो भने पनि उनीहरूले नै भुकेर भगाइदिन्छ त्यसको लागि चाहिँ कुकुर मलाई एकदमै मनपर्ठ त्यसको पनि अन्त अरू बिरालो पनि मनपर्छ बिरालोको पनि अब कतिवटा अब मुसाहरू खाइदिन्छ बिगार गर्ने कुरोहरू उयो गरदिन्छ तर अब बिरालोमा कतिवटा अवगुण पनि हुन्छ आफू नभएको बेला आएर कुनै कुरोमा जुठो हालिदिन्छ त्यसले गर्दा बिरालो चाहिँ मलाई त्यति मन पर्दैन अब गाई मनपर्छ राम्रो पाल्ने आफूले सक्ने अथवा मान्छे कोही राख्नुसक्यो भने चाहिँ गाई मनपर्छ गाईले त अब दुध दिन्छ नानीहरूलाई खानु दु गाईको दुध कति राम्रो हुन्छ घरमा घिउहरू बनाइन्छ पनिर छेनाहरू बनाइन्छ तर अब गाई पाल्नुको लागि चाहिँ अलिकति कठिन समस्या हुन्छ गाईलाई धेरै उयो गर्नुपर्छ अब गाई भनेको त गाई नै हो यसको त अब गाउत गोबरदेखि लिएर सबै अब अर्ग्यानिक मलहरू लगाएर सब्जीहरू फलाए भने त्यो पनि स्वास्थ्यको लागि राम्रो हो अहिले अर्ग्यानिक खानु पाइँदैन र अब गाई पाल्नु सक्यो भनेदेखि त गाई एकदमै उत्तम हो तर अब पाल्नुनै अलिक पाल्नु चाहिँ साह्रो पर्छ